हेलो दाजु ए मलाई एकजना प्लम्बर चाहिएको थियो कि तपाईँले यसो चिनेको छ भने खोजिदिनु सक्नुहुन्छ हजुर हजुर म मेरो टोइलेटको चाहिँ पाइप लिक भइरहेको थियो कि अनि त्यसको लागि नि

एड्रेस चाहिँ मेरो आठ माइल हो आठ माइल एलबी रोड एड्रेस नर्सरीको छेउमा

दुईजना दुईजना भयो भने हुन्छ नि अङ्कल हजुर हजुर हजुर एक दिनको लागि मात्रै ह् हजुर

हुन्छ हजुर हजुर हुन्छ